हाम्रो गाउँ ठाउँमा चाहिँ अलिक सरकारले ध्यान नदिएको जस्तो लाग्छ मलाई चाहिँ है किनकि त्यति फेसिलिटीहरू छैन होमस्टेहरू त्यति छैन अन्त जग्गाहरू राम्रो छ घुम्ने जग्गाहरू मजाको छ अझै त्यहाँनिर सरकारले भ्यु पोइन्टहरू ऊ यो गरिदियो भने झन् राम्रो हुन्थ्यो हुन त पर्सनल आफ्नो आफ्नो होमस्टे त छ तर पनि एउटा कमान कमानमा त पाउँदैन बनाउनु तर सरकारले अलिक एनओसीहरू निकालिदिएर जमिन दिएको भए झन् राम्रो हुन्थ्यो है र म चाहिँ यति नै भन्न चहान्छु सरकारी अथवा ग्राम पञ्चायतलाई चाहिँ झन् यता हाम्रो गाउँ ठाउँमा फेसिलिटीहरू राम्रो दियोस् टुरिस्टहरूको लागि बाटोहरू अलिक राम्रो बनाइदियोस् यता आउनुको लागि घुम्नुको लागि भ्यु पोइन्ट पार्कहरू राम्रो बनाइदियोस् म चाहिँ यति नै भन्न चहान्छु